म मेरो जीवनमा सबैभन्दा ठुलो बढी महत्त्व आफू खुसी रहनु पर्दोरहेछ भन्ने अनुभव ग कतिखेर गरेँ भने जब मेरो नानी भयो नानीको राम्रो ज्ञान गुण भयो त्यहीँबाट राम्रो शिक्षा हासिल गरेर अहिले राम्रो नोकरी पाएको छ त्यस कारणले गर्दा म त्यसमा बढी महत्त्व दिन्छु मेरो जीवनमा सबैभन्दा ठुलो महत्त्व नै जब नानी भयो तबदेखि मलाई बढी महत्त्व लाग्न थाल्यो म मेरो शरीर स्वस्थ्य राख्नुपर्ने रहेछ मेरो नानीलाई राम्रो गर्नुको लागि भन्ने बढी महत्त्व लाग्न थालेको छ त्यसै कारणले गर्दा अहिले म एकदम खुसी छु मेरो छोरा पनि राम्रो नोकरीमा भएको छ राम्रै छ अहिले त्यही कारणले गर्दा जीवनमा सबैभन्दा बढी महत्त्व चाहिँ मेरो नानी नै हो